र यो सिटी र ग्रामीणको खेलमा धेरै भिन्नता छ किनकि हामी पनि गाउँमा हुर्किएको हौँ र गाउँमा भने अपर्चुनिटी कम्ती हुन्छ र सिटीमा धेरै मात्रामा अपर्चुनिटी हुन्छ जस्तै कि अब एउटा खेल गाउँमा भनेको एउटा एउटा ग्राउन्डमा खेल भनेको बिस किसिमको खेल आफ्नै मर्जीले खेल्दा हुन्छ त्यो ग्राउन्डमा त्यो ग्राउन्डमा जति बेला गएर जे खेल्दा भन पनि हुन्छ सिटीमा भनेको आफ्नो स्टेडियम हुन्छ एउटै स्पोट्सको एउटा स्टेडियम हुन्छ एउटै खेलको डल्लै एउटा स्टेडियममा सालभरि त्यही खेल चल्छ अरू खेल अरू स्टेडियममा चल्छ र मेन्ली कुरा चाहिँ अब इक्विप्मेन्ट हो जस्तै फुटबलमा फुटबलमा गोली चाहिन्छ गाउँमा भनेको गोली किन्नुको लागि दसजना आउनुपर्यो दसजना डल्लै टिमले पैसा उठाउनुपर्यो पचास पचास साठी साठी रुपियाँ जस्तो गरेर उठाएर मिहिनेत गरेर किन्नुपर्यो र सिटीमा भनेको आफ्नो क्लब हुन्छ डल्लै क्लबले दिन्छ दस बिसवटा बलदेखिको लिएर तपाईँलाई जर्सी खेल्ने पोसाकदेखिको लिएर डल्लै जुत्तादेखिको लिएर बुटसुट सबै इक्विप्मेन्ट जति पनि लाग्छ एउटा खेलमा सबै दिन्छ फुटबल मात्रै होइन सबै खेलमा क्रिकेटदेखिको लिएर डाङडुङ एउटा क्लब हुन्छ एउटा कोचेस हुन्छ सबै कोच हुन्छ फुटबल स्टाफ हुन्छ गाइड गाइडिङ राम्रो हुन्छ वहाँनिर अब गाउँमा भनेको अलिकति गाइडेन्स हुँदैन र कोच मे मेन कुरा कोच हुँदैन र क्लब पनि धेरै मात्रामा कम्ती हुन्छ क्लब त हुँदैन सानो एकाडेमी हुन्छ र पनि त्यहाँ पनि स्ट्रिक्ट चाहिँ अलिक कम्ती नै हुन्छ हुन्छ र खेल्नुको निम्ति अलिकति फ्यामिलीबाट पनि सपोर्ट कम्ती पाइन्छ किनकि अब खेलप्रति गाउँमा अलिकति अलिकति नजर राम्रो छैन किनकि खेलेर केही हुँदैन भन्ने अलिकति सबैले देखिसकेको छ किनकि यहाँबाट अघि बढ्नु अलिक साह्रै पर्छ गाउँबाट एउटा गरिब फ्यामिलीबाट फार्मर फार्मरको छोरा भएर अलिकति अगाडि बढ्नु साह्रै पर्छ साह्रै पर्छ र यसमा विशेष गरी जति सिटी एउटा सहरमा अपर्चुनिटी पाउँछ त्यतिको चाहिँ गाउँमा त्यो भन्दा चाहिँ निकै कम्ती नको बराबर हुन्छ अपर्चुनिटी चाहिँ किनकि सानोदेखिको एउटा व्यक्तिले खेल्दै आउँदा खेल्दै आउँदा बिचमा केही न केही चिजले एउटा फ्यामिली फ्यामिली व्यक्तिगत आफ्नै एउटा लाइक प्रब्लमले जुझेर त्यो चिजलाई छोड्नैपर्छ किनकि खेलेर मात्रै अघि बढ्दैन भन्ने कुरा यो गाउँसमाजमा हुन्छ र सिटीमा चाहिँ त्यही चिजलाई त्यही चिजले नै अघि बढेर एउटा देशलाई देशलाई ना नामी क्षेत्रमा पुर्याउँछ र आफ्नो करियर बनिन्छ सिटीमा धेरै कुरोमा अपर्चुनिटी हुन्छ स्टुडियमदेखिको लिएर हरेक कुरोको फाइदा हुन्छ र टाइम टेबल आफ्नो आफ्नो इन्टर्नल आफ्नो अब हेल्थको एक नम्बर केयर हुन्छ र सिटीमा ग धेरै मात्रामा सिटी गाउँभन्दा धेरै अपर्चुनिटी निकालिदिन्छ र गाउँमा खुवाइपियाइ त्यस्तै हुन्छ र खुवाइपियाइ त राम्रै हुन्छ गाउँमा र पनि जतिसक्दो सिटीबाट खेलेको चाहिँ अलिकति सिटी र सहरहरूबाट खेलेको चाहिँ अलिकति राम्रो हो गाउँबाट चाहिँ अलिकति अगाडि बढ्नु मुस्किल हुन्छ सिटीमा सिटीमा भनेको हरेक कुरामा सहायता हुन्छ त्यहाँनिर एउटा आफ्नो सिनियर हुन्छ गाउँमा मेन कुरा एउटा विशेष गरी गाउँसमाजमा एउटा फ्रेन्ड सर्कल हुन्छ त्यतिमै आफूले खेलिन्छ सिकिन्छ जति सिकिन्छ सिकिन्छ त्यहाँबाट छोडेर हरेक आआफ्नो एक एकवटा काममा लागि पठाइदिइहाल्छ व्यक्तिगत कुरा चाहिँ अब त्यति हो खेल्नु खेल्नु भनेको सबैलाई मनलाग्छ तर आफ्नो पर्सनल फ्यामिली प्रब्लमले सबैले छोडिपठाउँछ